हेर न मैले त मिन्त्राबाट कुर्ता मगाएको थिएँ कि कस्तो दामी प्रडक्ट आएछ नि हौ नि मलाई त साह्रै मन पऱ्यो कलरहरू मजाको आएछ अन्त कुर्ताको क्वालिटी पनि मजाको रहेछ अन्त अझ मगाउ भनेको भनेर सोचेको थिएँ फेरि अहिले त झन् पुरा सेलहरू चलिरहेको छ सेभेन्टी पर्सेन्ट सेलहरू थियो त्यहाँ हो अन्त मैले हेरेको त कति तिन हजारको कुर्ता चाहिँ मैले यसो पन्ध्र सयमै पाएँ हो अन्त त्यही भएर मगाएको थिएँ मजाको रहेछ मन पऱ्यो नि दामी रहेछ अब यसो तिमी पनि ट्र मिन्त्राबाट मगाउ होइन म त अब फेरि मगाउछु कस्तो दामी यसो लगाएर ऐनामा हेरेको थिएँ हो मजाको अब सुहायो क्या अब यस्तो हाई यहाँ त अब त्यस्तो त अब पन्ध्र सयमा त्यति दामी अब क्वालिटी पाउनु भनेको त राम्रै हो यता त यो हाम्रो बजारमा अहँ त्यस्तो राम्रो चाहिँ देखिनँ त्यही मिन्त्राबाट मगाएको थिएँ अन्त फेरि दसैँहरूको सेलहरू चलिरहेको रहेछ त त्यही देखेर मगाएको कि मैले चाहिँ अन्त फेरि अब हाम्रो काकाको बिहे आउनु आँटेको छ हो बिहेमा अब त्यहाँबाटै मगाउछु फेरि पनि

तिमी पनि मगाउ है दामी आउँदो रहेछ ल म भएकोमा आऊ न म मगाइदिइ हाल्छु मलाई त तर पुरा मन पऱ्यो कुर्ताको प्रडक्ट ल ल ल